यस क्षेत्रमा पाइने पारम्परिक कल्चरहरू हाम्रो बुद्धिस्टमा चाहिँ हामी चाहिँ हामी शेर्पा हो त्यसले हाम्रो शेर्पा कल्चरमा चाहिँ डिसमा चाहिँ ढिँडो ढिँडो बनाउँछ अब कुहिएको छुर्पीको झोल बनाउँछ त्यसमा सिस्नो बनाउ सिस्नोसँग खान्छ अन्त आलु हुन्छ आलुलाई पकाएर कुटेर आलु आलुसँग आलु ढिँडोजस्तो बनाएर पनि खान्छ सिस्नोसँग खान्छ अन्त चियाहरू बनाउँदाखेरि चाहिँ चियाहरूमा घिउहरू घोलेर चियामा घिउ हालेर त्यसरी पनि खान्छ हाम्रो पारम्परिक कल्चरमा चाहिँ यस्तो चल्छ हामी चाहिँ त्यसरी खान्छ